हुनु त अहिलेसम्म मैले केही अब त्यो पैसा अर्न गर्ने काम त गरेको छुइनँ किनभने अब म स्टिल स्टुडेन्ट छु है तर एक पल्ट चाहिँ अब कलेजबाट दिएको काम थियो मेरो अनि त्यो काम चाहिँ कस्तो थियो भन्दा चाहिँ हामी चाहिँ सर्वेको लागि गएको थियौँ है अनि सर्वेको लागि चाहिँ अब डेटा कलेक्ट गर्नु थियो अनि गयौँ हामी अब सिटोङ भन्ने जगामा गयौँ अनि त्यहाँ गएर चाहिँ अब डल्लै डेटा कलेक्ट गऱ्यो अब मेरो चाहिँ अब मेल थ्री हन्ड्रेडको डेटा फिजिकल त्यो मेजरमेन्ट गर्नु थियो अनि मैले सबै गरेर ल्याए है अनि ल्याएर चाहिँ अब डेडलाइन आएको थियो अनि म्यामले चाहिँ भनेको थियो अब मन्डे बुझाउनु भन्दा चाहिँ मैले चाहिँ अब सेटर्डेतिर स्टार्ट गरेँ है अनि मैले त्यो चाहिँ अब पुरा मेहनत लगाएर गरेको थिएँ अब दिनभरि म खाना पनि नखाई मैले चाहिँ त्यो चाहिँ अब त्यो डेटा चाहिँ हामीले चाहिँ अब एकसेलमा चाहिँ एन्टर गर्नु थियो है एन्ट्री गर्दा फेरि चाहिँ अब मैले थ्री हन्ड्रेड डेटा त्यो पनि अब त्यो नर्मल थ्री हन्ड्रेडलाई अब कतिवटा फिप्टिनवटा डेटा चाहिँ अब फिप्टिन माथिको हेड लाइन फिप्टिन अनि मुनिको चाहिँ थ्री हन्ड्रेड है अनि त्यो डेटा अब हाल्दा चाहिँ अब बिहानदेखिको उठेकोदेखिको गरेँ मैले खाना पनि नखाई गरेँ मैले खाना नखाई गर्दा फेरि चाहिँ म पुरा विक फिल भयो मलाई अनि मैले सब डेटा एन्टर गरी सक्दाखेरि चाहिँ लास्टमा चाहिँ अब त्यो उयो ल्यापटपमा चाहिँ मैले कुनि के प्रेस गर्दा फेरि चाहिँ मेरो डेटा चाहिँ सबै रिमुभ भयो अनि म चाहिँ पुरा फ्रसट्रेट भए अब बल्ल बल्ल त्यत्रो मेहनत लगाएर काम गर्दा फेरि अब जिरो रिजल्ट पाउँदा चाहिँ अब कस्तो फिल हुन्छ अब त्यति बेला चाहिँ अब मलाई फर्स्ट टाइम एक्सपिरियन्स गरेको म पुरा फ्रसट्रेटेड भएको थिएँ अनि धन्न मैले डेडलाइन अगाडि अब मन्डे डेडलाइन थियो मैले सेटर्डे गरेको थिएँ फेरि भोलि पल्ट मैले सेम मजाले त्यति बेला झन् एक्सट्रा एफोर्ट लगाएर वेल फोकस्ड भएर भोलि पल्ट मजाले मैले गरेँ है अनि मैले डल्लै डेटा एन्ट्री गरेँ अन्त एन्ट्री गरेर मैले फेरि क्रस चेकहरू डल्लै गरेँ त्यति बेला चाहिँ खानाहरू पनि मजाले खाएर मैले गरेँ किनभने अब हार्ड वर्क मात्र गरेर हुँदैन नि त स्मार्ट वर्क पनि चाहिन्छ भनेर चाहिँ बुझेँ मैले अनि त्यति बेला चाहिँ मैले हल्का त्यो फर्मुलाहरू लगाउँदै गरेको थिएँ है अनि मैले थ्री हन्ड्रेड डेटा मजाले एन्टर गरेँ अनि खानाहरू पनि त्यो दिन चाहिँ मजाले खाएँ अनि मन्डे डेडलाइन आउनु अगाडि चाहिँ अब मैले मन्डे नै सब्मिट गरेँ यसरी सच्याए मैले